बहिनी के छ हौ हालखबर नमस्ते ए राम्रै छ त ठिकै छ अहिले कामसाम छैन त्यही घरमै बसिबसाइ ए ए आउनु नि ए आउनु नि यहाँ त हाम्रोतिर त शीतल छ एकदमै हो अन्त यता घुम्नु पनि मजै आउँछ अनि बोझेटारतिर जाउँ न घुम्नु एयरपोर्ट पनि हेरौँ हजुर ठिकै छ नि यता त त्यता कस्तो छ नानीहरू ए सबैजना ठिकै गरमले निकै आपद पार्दैछ है ए आउनु नि आउनु नि मजाले घुमौँ हो अन्त नानीहरू पनि लिएर आउने होला नि ए अँ ए नानी ज्वाइँहरू सबै फ्यामिली आउनु नि आएर घुमौँ दुई चार दिन बस्ने गरी आउनु दुई चार दिन बस्ने गरी आउनु ल घरकोहरू त सबैजना कोही घुम्नु गयो कोही नानी पुऱ्याउनु गएको छ हो अन्त यहाँ घरमा चाहिँ म एक्लै अब नानीलाई खाजा बरू पुऱ्याउनु जानुपर्ने अन्त रेडी छ अब जानुआँटेको कामहरू त बारीको कामहरू त सकियो त्यस्तै अब घरमै बस्नु घरकै कामहरू त्यति नै अँ अँ हुन्छ आउनु नि आएर यसो मजाले घुमघाम गरौँ न यता त अलिक शीतलै छ अहिले त गरम छैन हो यसो रमाइलो पनि हुने दिदीबहिनी कोही कोही बेला भेटघाट हुन्छ

हुन्छ हुन्छ